हाम्रो राज्यमा नेपाली भाषा नेपाली भाषाले नेपाली भाषाले हाम्रो राज्यको संस्कृति अनि राज्यको समृद्ध संस्कृति सम्पदाको संरक्षण र सम्बर्धनमा एकदम ठुलो भूमिका निभाएको छ हाम्रो राज्यमा कविता एभ अरू धेरै कुराहरूमा हाम्रो नेपाली भाषाले कविताहरूमा धेरै कुराहरूमा एकदम हामी नेपाली भाषामा बोल्ने गर्छौँ नेपाली भाषामा लोकगीत लोककथाहरू गाउने गर्छौँ अनि नेपाली भाषामा हामी सब कुरा गर्ने गर्छौँ अनि नेपाली भाषाले हाम्रो कल्चरहरू समृद्धि अनि संस्कृतिलाई एकदम बढावा दिने काम गरेको छ